हाम्रो नेपाली भाषालाई पहिला खस भाषा र गोर्खे भाषा भनेर पनि भनिन्थ्यो र पछि पछि यो नेपाली भाषा राम्रो बनिँदै गयो राम्रो भएर गयो